मेरो प्रिय खेल भनेकै फुटबल हो सानैदेखि अब फुटबलमा इन्ट्रेस्ट एकदमै इन्ट्रेस्ट त्यही फुटबलमै हुन्थ्यो मेरो त त्यसले गर्दाखेरि हाम्रो गाउँ बस्ती जग्गा जग्गामा प्रायः जस्तो त अब फुटबलमा नै इन्ट्रेस्ट दिनेहरू हुन्छ त्यो चाहिँ हेर्नेलाई पनि मजा प्लस अब त्यो खेल्नेलाई पनि मजा है त्यसले गर्दा अब प्रायः जस्तो संसारैभरिको मान्छेले चाहिँ प्रायः अब मन पराउने नै फुटबल हो त्यो चाहिँ एउटा सबैले एउटा सबैको त्यो केन्द्र चाहिँ फिजिकल पनि फिट्नेस एकदमै फिट्नेस रहन्छ है सबैक सबैले त्यही भएर फुटबललाई नै एकदमै मान्यता पनि दिएको जस्तो लाग्छ त्यसले गर्दाखेरि नै मेरो एकदमै मन पर्ने खेल नै फुटबल हो